म बनभोजको लागि आफ्नो परिवार अनि साथीहरूसँग राङ् राङभाङ इन्टेक दुधे ग्यामन बुङकुलुङ जाने गर्छु र त्यहाँ गएर हामीहरू स्विमिङ गर्छु साथीहरूसँग मिलेर नाच गान गर्छु र त्यहाँनिर खाना बनाउने सुविदा पनि छ र किन्न पनि मिल्छ र हामी चाहिँ त्यहाँ प्रायः जस्तो बनाएर नै लाने गर्छु त्यो ठाउँको वातावरण नै सफा छ अनि त्यो ठाउँहरू प्रकृतिको बिचमा छ अनि त्यो ठाउँलाई सफा पार्नको लागि वरिपरिको मानिसहरूले ठुलो सहायता गर्छ र त्यो ठाउँ प्राकृतिको बिचमा भएको कारण यस ठाउँको सुन्दरता झन् निखारेर आउँछ र खुल्ला समयमा चाहिँ म त्यहाँ साग सब्जीहरू गर्न मन पराउँछु